यहाँ चाहिँ हाम्रो जलपाइगुडी डिस्टि डिस्ट्रिक्टमा चाहिँ सरकारी हस्पिटालहरू नि छ प्राइभेटहरू नि छ जहाँ कि एम्बुलेन्सहरू नि आउँछ यस्तो सबै सुबिस्ताहरू छ सिरियस मान्छेहरूलाई चाहिँ एम्बुलेन्सहरू नि दिन्छ एम्बुलेन्सहरू दिन्छ त्यहाँ त्यहाँ जस जसलाई मात्रै साह्रै सिरियसहरू हुन्छ उनीहरूलाई चाहिँ एम्बुलेन्स आउँदा आउँदा ढिलो हुन्छ भनेर चाहिँ यहाँ यहाँ आफ्नै गाडी गरेर नि जान्छ एम्बुलेन्सहरू नि आउँ आउँछ त्यहाँ यता यता सरकारी हस्पिटलहरू सर् सरकारी हस्पिटल दोकान दोकानहरू नि हुन्छ भक्कु भक्कु थोकहरू हुन्छ जहाँ चाहिँ त्यसउसमा सरकारीमा चाहिँ फ्रीमा नि दिन्छ जहाँ कुन कुनमा चाहिँ अलिअलि पैसाहरू पैसाहरू नि ली लिन्छ त्यस्तो यो प्राइभेटहरूतिर गयो गयो भने सरकारीमा चाहिँ राम्रै छ